हलो बैनी ए के गर्नुहुँदैछ ए म यहाँ चौरस्तामा थिएँ कि आउनु न एकछिन घुमौँ ए त्यही एकछिन सानो काम लिएर आएको थिएँ कि चौरस्तामा त्यो काम सकेँ कि अनि त अहिले चाहिँ बसिरहेको छु हौ हजुर हजुर ए हजुर हजुर हजुर ए यहीँ छ त मैले बोकेर आएको छु नि हजुर हजुर खानु त बिहान त खाजा खाएरै आएको कि खानु भने जाऔँ न अनि त तर अब यहाँ आइहाल्नु आइहाल्नुहोस् ल हजुर एकछिन घुमेर खाऔँ न तपाईँले जहाँ लानुहुन्छ त्यहीँ खाऔँ न हजुर ए हुन्छ एक्लै आएको त एउटा सानो काम लिएर आएको थियो हो त्यो सकिइहाल्यो अनि त के गरौँ भनेर एक्लै बसिराको छु नि त

नानी त हजुर स्कुल गयो त

हुँदैन नि टाइम छ नि हजुर हजुर टाइम छ अहिले हजुर ए भएको छैन नि अहिले तिनीहरूको अलिक ढिलो हुन्छ ए हुन्छ हुन्छ हुन्छ घरमा मान्छे थियो है हाम्रोमा ए हजुर ए हजुर म घरमा थिएँ एकछिन आइहाल्छु ल भनेर निस्किएँ नि त कि यहाँ गएको त्यहाँ गएको के पनि भनिनँ नि त हुन्छ आउनु न म यहीँ हुन्छु है